नेपाली भाषा चाहिँ खसबाट आएको हो तर पनि नेपाली भाषामा शब्दहरू पर्याप्तै रूपमा पाउनु सक्नुहुन्छ अनि नेपाली भाषा यस्तो भाषा हो जस्तो विभिन्न यो पाहाड भेकको मान्छेहरूले बोल्दछ जस्तै एउटा गोर्खालीहरूले बोल्दछ अनि गोर्खालीहरूले यो नेपाली भाषा मात्र बोल्दछ अरू जातिहरूले बोल्दैन अनि नेपाली भाषा चाहिँ यस्तो भाषा हो जो असल रूपले असल रूपले लेखेको हुन्छ र असल सूत्रले असल रूपले बोल्छ